हामीले आजकलका नानीहरूलाई धेरै मोबाइल फोन खेल्न दिन हुँदैन हामीले तिनीहरूलाई अरू बाहिरका खेलकुदहरूमा पनि उत्तेजित गर्नुपर्छ जस्ता कि हामीले स्कुलहरूमा पनि एक समय यस्तो राख्नु पर्छ कि जहाँ तिनीहरूले खेलकुद गर्न पावोस् जहाँ तिनीहरूले आफ्नो कलाहरू देखाउनु पावोस् कि तिनीहरू केमा राम्रो छन् र केमा राम्रो छैनन् हरेक नानीहरू पढाइमा मात्र राम्रो नभएर तिनीहरू केही खेलकुदमा पनि राम्रोहरू हुन सक्छन् त्यसै कारणले हामीहरूले तिनीहरूलाई पनि केही समय खेलकुदका लागि पनि दिनुपर्छ